अस्ति भर्खरै मैले यहाँ दोकानमा पोन्ड्सको क्रिम किनेको थिएँ कति दिन लगाए पछि त मेरो अनुहारमा घाउहरू निस्कन थाले दागहरू बस्नु थाले हो त्यसले गर्दाखेरि धेरै नै मेरो अनुहारमा पुरा घाउ भयो अन्त पछि अब मैले त्यो क्रिम चाल पाएँ कि यो एकदम फाप्दैन रहेछ मेरो अनुहारमा र अबदेखि यो नचलाउनु पर्ने रहेछ